हेलो कोपिला ए हजुर हो त हजुर हजुर हजुर मेरामा अहिले यो अर्किड छ यो गोदावरी भयो थुप्रै सिजनहरूको फुलहरू छ हजुर गोदावरी छ हजुर हजुर यो हाइब्रिडहरू पनि छ हजुर ए त्यो बिहान साढे आठदेखि हजुर हजुर भोलि मिल्छ हजुर

हुन्छ मेरोमा हाइब्रिड त्यो सयपत्री यो हुन्छ लानुभयो भने गोदावरीहरू हजुर ए डिस्काउन्ट त हुन्छ हजुर आउनुहोस् न डिस्काउन्ट मिलाइदिन्छु हो तर मेरो तपाईँको यो बाटाबाट उकालो आउनुहोस् हजुर हुन्छ हुन्छ हुन्छ